र पुरानो गीत र आजभोलिका गीतका बिच बिचमा के फरक छ भन्दाखेरि पुराना गीतहरू

जुन चाहिँ शब्दावली हुन्थ्यो त्यो एकदमै मुटुमा बिझ्ने एकदमै प्रखर अनि एकदमै मिठो शब्दहरू पुरानो गीतहरूमा हामी देख्न पाइन पाउँथ्यौँ भन्दाखेरि अहिलेको गीतहरूमा ज्यादा फोहोरता ज्यादा नाङ्गापन अनि ज्यादा अश्लीलता झलक पर्छ पुरानो गीतहरूमा हामी सङ्गीत मेलोडियस एकदम राम्रो धुन भएको गीतहरू हामी सुन्ने गर्थ्यौँ जो कानलाई पनि एकदम श्रवणीय हुने गर्दथ्यो सुनौँ सुनौँ मन लाग्दथ्यो तर आजकलको गीतहरू पनि बेसी सोरसाराबा ज्यादा उच्च म्युजिक भएकोले गर्दाखेरि आजकलको गीतहरू ज्यादा रुचिकर हुँदैनन् आजकलको गीतहरूको अवधि पनि एकदमै घटेर गएको छ पहिलाको गीतहरू आजभन्दा चालिस पचास साठ सत्तर सालअघिको गीतहरू पनि सुन्यौँ भने अहिलेको पनि हामीलाई मनमा यस्तो लाग्छ कि आह कति मिठो गीत भन्ने लाग्छ तर सत्तर साल एक सौ साल गीतको अवधि गीतको आयु हुने गर्दथ्यो तर अहिलेको गीतहरू नभन्दा नभन्दै एक महिना पनि त्यो गीत एक हप्ता कोही त झन् एक हप्ता पनि भएको हुँदैन त्यो गीतहरूको त्यो गीतहरू मरेर जाने गर्दछ र त्यो कारण गीतहरूमा मिठो धुन नभएको मिठो शब्दावली नभएकोले गर्दाखेरि अहिलेको गीतहरू आधुनिक गीतहरू एकदमै त्यसको अवधि छोटो हुन्छ र पहिलेको गीतहरू एकदमै राम्रो शब्दावली राम्रो भएको हुनाले गर्दाखेरि अहिलेको आधुनिक गीतसँग हामी तुलना गर्न सक्दैनौँ र मलाई मनपर्ने चाहिँ भनौँ भने पुरानो गीतहरू नै म अत्यधिक रूपमा रुचि सुन्नमा रुचि राख्दछु पुरानो गीतहरू कुमार सुब्बाको गीतहरू नारायण गोपाल किशोर कुमार लता मङ्गेसकरको गीतहरू नै सुन्ने गर्दछु कारण यिनीहरूको गीतहरूमा जीवनको यथार्थ लुकेको हुन्छ र मलाई अत्यधिक रूपमा मनपर्ने चाहिँ पुरानो गीतहरू नै हो